हेलो हजुर तपाईँ रिवाज राई बोल्नु भएको हो ए तपाईँ हजुर तपाईँ यता एनबियूमा प्रोफेसर गर्नु हुँदोरहेछ नि है ए होइन म यता यता मेरो एउटा म एउटा रिपोर्टर हो कि त्यो सानो अब रिसर्चहरूकै काइन्डअफ तर त्यो अब त्यहाँ तपाईँलाई एक दुईवटा कोइसनहरू सोध्नु थियो कि अब तपाईँलाई सोध्नु सक्छु होला ए तपाईँले अब मैले तपाईँको विषयमा कति सुनेको थिएँ है तपाईँ यसो अब यसो कालिम्पोङबाट तपाईँ यस्तो ठुलोमा अब युनिभर्सिटीमा पढाउनु हुँदैछ है एउटा हामीलाई गर्वको कुरा हो हो हजुर अन्त सुन्नुहोस् न कालिम्पोङमा यता अहिले चाहिँ सोसियल मिडियाहरूले चाहिँ के के अब इम्प्याकट गरिरहेको छ यङ एजलाई होइन अनि तपाईँले के भन्नुहुन्छ हौ त्यसमा अलिकति तपाईँको भ्यू पोइन्टबाट भन्नुहोस् न हजुर पोज हजुर पोजिटिभ नेगेटिभ तपाईँको तपाईँकैबाट भन्नुहोस् न तपाईँले तपाईँलाई के लाग्छ होला है अब यता कालिम्पोङमा नानीहरू कस्तो अब बिग्रेको जस्तो लाग्छ कि सोसियल मिडियाले कि अब कस्तो लाग्छ होला हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर

हजुर अँ हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ होइन त्यही त तपाईँको तपाईँले तपाईँकोबाट मलाई चाहिरहेको थियो कि अन्त लेखुम् भनेर नि यता हजुर हुन्छ हुन्छ हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ